मैले चाहिँ अहिले हालैमा यही सालमा गर्ल्स हाई सेकेन्डेरी सकुलबाट चाहिँ एचएस दिएको छु अन्त त्यहाँदेखिको चाहिँ अब चाहिँ म कलेज यता कालिम्पोङकै कलेजमा इङ्गलिस अनर्स लिएर पढ्छु भन्ने मेरो इच्छा छ अन्त त्यहाँदेखिको मैले यता कम्प्युटर क्लास पनि गर्दैछु वान इयरको अन्त त्यहाँदेखिको को यो चाहिँ म किन गर्नु चहान्छु भन्दाखेरिमा चाहिँ अब फ्युचरमा गएर मैले मलाई दुख नहोस् अन्त त्यहाँदेखिको को चाहिँ फ्युचरमा गएर मलाई दुख नहोस् अन्त त्यहाँदेखिको मैले दुख गरी बस्नु नपरोस् अन्त त्यहाँदेखिको चाहिँ अब मेरो आमा मेरो बाबाले कारपेन्टर काठको काम गर्नुहुन्छ त्यो गाउँ बस्तीमा मिस्त्रीको काम गरिकन पनि उना बाबाले मलाई बजारमा राखिकन यस्तो राम्रो स्कुल पढाउनुभएको छ हो अब उहाँले एकदमै धेरै दुख गरिकन मलाई पढाउनु भएको छ अन्त त्यहाँदेखिको चाहिँ त्यसै कारण चाहिँ अब म चाहिँ अब राम्रोसँग पढीकन अब पढीकन सबै कुरो कम्प्लिट गरिकन एउटा राम्रो जब अब राम्रो जब अब त्यो के पो भन्छ राम्रो जब चाहिँ गरिकन चाहिँ अब राम्रो राम्रो इन्कम पनि आउने खालको चाहिँ अब त्यो चाहिँ गर्नु चहान्छु अब जस्तै म अब एउटा इन्डिपेन्डेन्ट अब मान्छे केटी भइकन चाहिँ अब मेरो परिवारलाई पनि सपोर्ट गर्ने खालको अब मेरो आप्पालाई सघाउनुको लागि चाहिँ अब म एउटा राम्रो काम गर्नु चाहान्छु